मैले एउटा हेड फोन किनेको थिएँ जुन हेड फोनमा चाहिँ जुन फिचर्सहरू थियो जुन त्यसमा जुन त्यसको कुराहरू थियो त्यो जुन हेड फोनमा हुने कुराहरू थियो त्यो हेड फोनमा चाहिँ मैले पाइनँ किनभन्दाखेरि किनेको केही समय अवधिमै त्यसले राम्रोसँगले काम पनि गर्न छोड्यो र घरि ब्याट्रीको पनि समस्या भयो र त्यसमा साउन्डको पनि समस्या भयो र त्यसमै मैले त्यो हेड फोनमा चाहिँ मैले नेगेटिब एक्सपिरेन्स पाएँ र त्यो हेड फोन चाहिँ कसैलाई पनि नकिन्ने जानकारी गर्नु चाहन्छु